हेलो हजुर हो त कसलाई खोज्नु भएको हजुर हजुर हो त कालेबुङमा दुर्बिन डाँडा छ एउटा त्यहाँ गुम्बा छ है अनि डेलो छ डेलो त्यहाँदेखि साइन्स सेन्टर त्यहाँदेखि बरबेक धाम तपाईँलाई कुन कुन जग्गा जानुपर्ने छ डेलोमा तपाईँको साइन्स सेन्टर छ एउटा एउटा माथि पार्क छ डेलोदेखि माथि एकदमै हाइट जग्गा छ अनि त्यहाँदेखि सबै जग्गा देखिन्छ माथि सिक्किमहरू चारधामहरू पनि देखिन्छ त्यहाँदेखि अँ प्याराग्लाइडिङ पनि त्यहाँबाट चल्छ अनि तपाईँलाई कहाँ कहाँ जानु छ रेली पनि छ बालापुल त्यहाँदेखि माथि त्यहाँदेखि यता फेरि स्विमिङ पुल पनि छ अँ डेलोदेखि तपाईँको लगभग पैँतालिस मिनट लाग्छ हजुर पन्बू डाँडा छ अनि यहाँनेरि कालेबुङमा चाहिँ घुम्न लाइक चाहिँ अहिले के छ भने अँ बिहिबारे हाट पनि लाग्दैछ हालमा अँ भनेको डेढ दुई महिना अगाडिदेखि लाग्दैछ त्यहाँ पनि तपाईँलाई घुमाइदिन्छु हो पन्बू डाँडा अनि नोक डाँडा भन्नेहरू एकदमै राम्रो राम्रो जग्गाहरू छ एकदमै हाम्रो यो ठेट नेपाली कल्चरल त्यहाँनेरि प्रोगाम जस्तै अब जस्तो नेपालीहरू पहिले कसरी बसेको थियो त्यहाँ के के पाइन्छ नेपालीहरूले के के खान्छ के के उनीहरूको सांस्कृतिक कार्यक्रम हुन्छ हो योहरू बताउन खोजिएको छ एकदमै राम्रो छ त्यहाँनेरि हाम्रो नेपालीको खानाहरू के हो भन्ने खाल्को त्यहाँनिर छर्लङ्गै बुझ्न सकिन्छ हजुर हुन्छ हुन्छ हुन्छ यही नम्बरमा कल गर्नुहोस् ल हवस् हवस् हुन्छ हुन्छ